अब नेपाली भाषा हामी गाउँ घरमा बोल्दाखेरि घरमा प्रयोग गर्दाखेरि चाहिँ अब साधारण बोलचालको भाषा नै प्रयोग गरिन्छ जसमा चाहिँ अब व्याकरणहरू छुट्टाएको हुँदैन र शुद्ध पनि हुँदैन तरै पनि अब आफूभन्दा ठुलोलाई आदर गरेर सम्मान गरेर तपाईँ हजुर भनेर बोलिने गर्छ घरमै पनि र आफूभन्दा सानोलाई तिमी भनेर बोलिने त्यतिसम्मको चाहिँ अब प्रयोग हुन्छ तर पनि अब एकदमै शुद्ध व्याकरणहरूसँगको भाषाहरू चाहिँ बोलिँदैन तर अब जस्तै टेलिभिजन रेडियो र सञ्चार माध्यमहरूमा चाहिँ अब जतिसक्दो नेपाली भाषालाई शुद्ध रूपमा प्रयोग गर्ने चाहिँ कोसिस गरिन्छ देशको अब ठुल्ठुलो न्युज च्यानलहरूतिर है ठुल्ठुलो अरू सञ्चार माध्यमहरूतिर त नेपाली भाषाको कार्यक्रमहरूले त्यति साह्रो स्थान पाइहालेको छैन प्रचार प्रसार गरिँदैन तथापि हाम्रो यहाँनिरको लोकल च्यानलहरू आउँछ होइन लोकल न्युजहरू आउँछ त्यसमा चाहिँ नेपाली भाषालाई जति सक्दो शुद्ध पाराले नै बोलिने कोसिस चाहिँ गरिन्छ त्यहाँ जस्तै अब छापाहरूमा होइन न्युज पेपरहरू हाम्रो खबर कागजहरूमा चाहिँ त्यसमा पनि नेपाली भाषालाई जतिसक्दो अब सकेको जति शुद्ध नै प्रयोग गर्ने अब लेख्ने कथा कविताहरू लेख्दाखेरि पनि अब शुद्ध भाषा नै लेखिने त्यसले नै मान्यता पाउने चाहिँ गरिएको छ